मलाई चाहिँ खानापिना पकाउनु साह्रै मन पर्छ मलाई अब खानापिना पकाउनु साह्रै मन पर्छ म घरमा खानापिना सधैँ पकाउँछु बिहान अनि दिउँसो अनि बेलुका म खाना म खानापिना पकाउँछु घरमा मलाई मन पर्छ मलाई मलाई सब्जीहरू कसरी पकाउँछ के गर्छ म गर्छ मलाई मम्मीले के मेरो घरको मम्मीले हेल्प गर्नु हुन्छ खानापिना यसरी पकाउ यसरी पकाउ यसरी पकाउ यसरी नपकाउ यस्तो गर होइन म खानापिना पकाउनु लागि मलाई त इन्ट्रेस्ट आउँछ खानापिना पकाउनु लागि पुरा इन्ट्रेस्ट आउँछ अनि केही कुरा म जान्दिनँ खानपिना पकाउनु लागि केही कुरा जानिनँ केही कुरा गरिनँ भने म मम्मीसँग उयो गर्छु डिसकस गर्छु मम्मीले यस्तो गरेर पकाउ यस्तो गरेर पकाउ न यस्तो गरेर पकाउ भन्नु हुन्छ अनि अनि म गाउँ ठाउँमा जाँदाखेरि कहीँतिर अब गाउँ ठाउँमा केही परिहाल्यो भने गाउँ ठाउँमा जाँदाखेरि गएर खाना पिनामै क्या मेरो खानापिना ध्यान हुन्छ अरूले कसरी पकाउँछ अरूले के गर्छ के हाल्छ यो सब्जी पकाउँदा के गर्छ यो उयो गर्दा के गर्छ भन्दै हेर्छु अनि म अनि हेर्छु बुझ्छु अनि युट्युबतिर हेरिबस्छु म खानापिनाको लागि यस्तो हो यस्तो होइन अन्त म मम्मीलाई म भन्छु मम्मी यो त यो सब्जी त यसरी पकाउनु पर्दो रहेछ यस्तो रहेछ यसरी गर्नु पर्ने रहेछ अनि यो हुँदै अनि अलिक राम्रो हुँदो रहेछ यो हाल्नु पर्दो रहेछ यो सब्जी पकाउँदा यो हाल्नु पर्दो रहेछ भनेर म मम्मीसँग म भन्छु मम्मीले त्यही हुन्छ मलाई घरबट सपोर्ट गर्नु हुन्छ मम्मीले बाबाले मेरो घरमा मम्मीले कुक गर्नु हुन्छ खाना पकाउनु हुन्छ बाबाले पकाउनु हुन्छ म पकाउँछु त्यसैले मलाई मलाई अब खानापिना पकाउनु एकदम मन पर्छ बिहान बेलुकै बिहान बेलुका दिउँसो हामी खानापिना पकाउँछौँ मन अनि अनि सब्जीहरू बनाउँदा यसरी बनाउँछु यसरी पकाउँछु यो हाल्छु यो मसला यो हाल्छु अरूहरूले अरूले गरेको देख्दा के म घरमा आएर यही यस्तै यस्तै प्रकारले गर्छु यस्तै पाराले सिक्छु गर्छु त्यहाँदेखि अनि मेरो चाहिँ यही हो हबी भनौँ न मलाई चाहिँ यस्तै मन पर्छ युट्युबतिर हेरेर यस्तै सिक्छु खानापिना पकाउनु सब्जी खाना भात यसरी पकाउनु पर्दो रहेछ सब्जी यसरी पकाउनु पर्दो रहेछ यो मसाला हाल्नु पर्ने रहेछ यो सब्जी पकाउँदा यो मसला हाल्नु पर्ने रहेछ जस्तै अब इस्कुस सब्जी पकाउँदाखेरि इस्कुस फर्स्ट फर्स्ट कराही र राफिएर त्यहाँदेखि तेल हालेर तेलमा मसला हालेर प्याज हालेर त्यसलाई चलाए त्यसलाई चलाएर त्यसलाई चलाएर त्यहाँदेखि हर्दी हालेर नुन हालेर त्यसलाई पकाए पछि चाहिँ त्यहाँदेखि सब्जी हालेर सब्जीलाई मजाले पकाए पछि उमाले पछि छोप छोप्नु चलाएर छोपे पछि छोपे पछि त्यहाँदेखि अनि त्यहाँ अलिक त्यसलाई त्यो अलिक राफिए पछि चाहिँ त्यसलाई चाहिँ अलिक राफिए पछि त्यसलाई अलिकिति हल्का पानी हालेर पानी हालेर पक पानी हालेर पानी हालेर चलाएर चलाए पछि त्यहाँदेखि त्यसलाई फेरि त्यो अलिक पाके गले पछि चाहिँ त्यसलाई उयो गर्नु पर्यो उयो रामभेडा हालेर टमाटर हालेर मजाले चलाए पछि त्यसलाई छोपे पछि त्यहाँदेखि त्यसलाई त्यो त्यसलाई अझ दस मिनेट बाद राफिए पछि चाहिँ त्यो पाक पाक्छ त्यसलाई पाके पछि चाहिँ अनि जिरा धनियाँ जिरा लसुन अदुवा अदुवा ग्रेड गरेको छ भने ग्रेड गरेर उयो गरेको छ भने त्यसलाई माथिबाट हालेर त्यसलाई मजाले चलाएर हो त्यस्तै प्रकारले म यसरी सब्जीहरू पकाउँछु अब इस्कुसलाई त्यसरी पकाउँछु अर्को सब्जीलाई अर्कै मसला पकाउनु पर्छ अर्कै मसला चाहिन्छ एउटा एउटा सब्जीलाई अर्कै एउटा सब्जीलाई अर्कै यसरी भिन्न भिन्न पकाउनु पर्छ खानपिना सब्जी अब जस्तै मासुहरू पकाउँदा मासुलाई अर्कै मसला चाहिन्छ मिट मसला भयो त्यस्तो चाहिन्छ अनि सब्जीहरू पकाउँदा धनियाँ मसला जिरा पाउडर यस्तोहरू यस्तोहरू प्र अब यस्तो यस्तो प्रकार प्रकारको चिजहरू चिजहरू युज हुन्छ चलाउने गर्छ सब्जी पकाउँदा अनि म यस्तैहरू सिक्छु यस्तैहरू गर्छु घरमा यसरी पकाउँछु अरू जगा जाँदा यसरी यसरी हेर्छु के मसला हाल्दो रहेछ के हाल्दो रहेछ के गर्दो रहेछ कसरी पकाउँदो रहेछ कसरी यो खाने कुरा चाहिँ मिठो बनिन्छ कसरी के हुन्छ भनेर चाहिँ यस्तै प्रकारले चाहिँ म सिक्छु यस्तो प्रकारले गर्छु खाने कुरा चाहिँ गर्छु म